हामी सनातन धर्म मान्नेहरू हिन्दूहरूले घरको द्वार सङ्घारतिर पानीमा गोबर फिटेर छर्किन्छौँ है त्यसको मुख्य कारण चाहिँ एउटा यसले किटनाशकको काम पनि गर्छ र घरलाई पवित्र शुद्ध बनाइदिन्छ र यो एउटा मान्यता छ यसले गर्दाखेरि घरमा लक्ष्मीको आगमन हुन्छ घरमा एउटा पोजिटिभ भाइब्रेसन त्यसले ल्याउँछ है र घरमा एउटा खुशीको वातावरणलाई यसले खुशीको वातावरण पनि हुन्छ र गोबर एकदमै पवित्र हाम्रो हिन्दू धर्ममा मानिन्छ है र पूजा पर्व जुनै पनि चाड पर्व होस् हामी गोबरको हाम्रो गोबर र गौमूत्रको प्रयोग गरिन्छ है र घरको विशेष गरेर द्वार सङ्घारतिर हामीले दिपावालीको दिन हामीले लिपेर है र लक्ष्मी मातालाई आह्वान गरेर है उहाँलाई आइदिनुहोस् घरमा सुख समृद्धि ल्याइदिनुहोस् आएर स्थिर भएर बसिदिनुहोस् घरमा भनेर हामीले पूजा प्रार्थना पनि गर्छौँ